हाम्रोतिर त अब बस त चल्छ नि बस त देखेको हो तर अब चक्काहरू कतिवटा हुन्छ के हुन्छ कसैको बेसी पनि हुन्छ कसैको कम्ती पनि हुनसक्छ अन्त अब कोही आठ फुट उयो पनि हुन्छ बस्ने सिटहरू पनि अब कोही राम्रो हुन्छ कोही राम्रो हुँदैन खाँदाखाँद पनि हुनसक्छ अब बसको अब उयोहरू सबै उयो हुन्छ

बसको खिर्कीहरू अब कतिवटा हुन्छ कतिवटा हुँदैन राम्रो हुन्छ कोही राम्रो हुँदैन कोहीमा हुनु पनि सक्दैन त्यसमा एकदम उयो हुन्छ अब बस भनेको अब डिजलले कुद्छ कुद्नु चाहिँ अब कोही ठाउँ खिर्की हुन्छ कोही बेला खिर्की उयो हुन्छ असुविस्ता हुन्छ हामीलाई अब सामान राख्नेहरू पनि असुविस्ता हुन्छ त्यसमा अब कोही बेला त्यो खिर्कीको उयसमा राम माथि उयसमा राख्ने सामान राख्ने कोही बेला आँट्दैन कोही बेला माथि छप्परमा पनि राख्नुपर्छ